हेलो दा तपाईँ कहाँ आइपुग्नु भयो मैले तपाईँको गाडी बुक गरेको थिएँ होइन तपाईँ धेरै टाइम लिनुहुँदैछ प्लस मलाई अहिले मिटिङमा जाने एकदम हतार छ होइन अनि तपाईँलाई तपाईँलाई तपाईँको मैले गुगल म्याप हेर्नु तपाईँको ट्र्याक हेर्दाखेरि तपाईँ म त धेरै टाढो देख्दैछु होइन मलाई धेरै लेट हुँदैछ अनि प्लस तपाईँको लोकेसन पनि मलाई बराबर आएको छैन होइन अनि म त्यही भएर तपाईँको चाहिँ म क्याब क्यान्सल गर्नु जाँदैछु होइन तपाईँ हु त हर सक्छ भने तपाईँ आफै क्यान्सल पनि गर्न सक्नुहुन्छ र म पनि क्यान्सल गर्नसक्छु होइन तपाईँको के हुन्छ होइन तपाईँ उताबाट क्यान्सल गर्नुहुन्छ भने गर्नुहोस् नत्र म आफै यताबाट गरिदिन्छु क्यान्सल मलाई बिजी छ होइन हतार छ मलाई मेरो मिटिङ छ होइन अहिले त्यही भएर म तपाईँको क्याब क्यान्सल गर्दैछु